लोकप्रिय खेल है कालिम्पोङ जिल्लाभित्र हाम्रो एउटा फुटबल हो है फुटबल रनिङ है एउटा म्याराथन है ती सबै हाम्रो खेलकुदहरूमा चाहिँ आचा एकदमै आचर्य एउटा खेलकुद हो अरू भन्नुपर्दाखेरि तपाईँको एउटा मेला लाग्छन् है त्यहाँ मेलामा पनि धेरैवटा खेलकुदहरू र खेलाहरू राखिएको हुन्छन् आर्चेरी एउटा खेला हुन्छन् है यो चाहिँ प्राय जस्तो अब भुटियाहरूले नै एउटा खेलाउने गर्छन्